बाख्राकोट रेस्टुरेन्ट जाने भनेको ए भोलि ए आजै जानु ए हुन्छ हुन्छ अनि त के खानु मन लाग्यो र ममोहरू खानुपर्छ कोल्डड्रिङ्कहरू अबुई म चिकनहरू खाँदिनँ नि तपाईँलाई थाहा छैन ए हो त म त कति बर्ष भइसक्यो माछामासु छोडेको ए हुन्छ हुन्छ अन्डा त खान्छु कुन चैँ पो ए हुन्छ कुन चाहिँ रेस्टुरेन्ट अहिले कहाँ कुन चाहिँ रेस्टुरेन्टमा जानु ए हजुर ए ए हुन्छ अँ हुन्छ हुन्छ मलाई त्यो एउटा सन्सक्रिम किनिदिनुहोस् है फेरि हुन्छ हुन्छ गाडीमै जानुपर्छ ल तपाईँको गाडीमा जाऔँ न ल ल छिटै गएर छिटै आउनुपर्छ नि ल ए ल ल हुन्छ ल अहिले चाहिँ के गर्नु हुँदैछ तपाईँ अहिले चाहिँ के गर्नु हुँदैथियो भनेको नि बिहानको ब्रेकफास्टहरू त भयो होला नि

आज तपाईँको कहीँ जानु थिएन गाडी भाडाहरू लिएर ए ए जानु नि त सात बजेसम्ममा त आइपुग्नुहुन्छ नि ए हुन्छ ल ल ल